मेरो राज्यको संस्कृतिलाई आकार दिने र यस भूमिलाई सांस्कृतिक रूपमा समृद्ध बनाउनमा धेरै धेरै विशिष्ट अनि महत्त्वपूर्ण व्यक्तिहरूको हात छन् जसमा कि यहाँ नाम लिउँ भने दिल कुमारी भन्डारी शिव कुमार राई अगम सिंह गिरी सुरेन्द्र पोद्दार गंगा प्रसाद शर्मा कुमार सुब्बा अरुणा लामा भवानी शर्मा यी सबै विशि वरिष्ठ अनि विशिष्ट व्यक्तिहरू हुन् जसले यो भूमिको निम्ति त्याग तपस्या गरेर यस भूमिलाई सांस्कृतिक भूमिमा सर्वोच्च शिखरमा पुर्याउने यहाँहरूले काम गरेका छन् जस्तै दिल कुमारी भन्डारी हुनु भयो उहाँले बिस अगस्त उन्नाइस सय बया बयानब्बेमा सांसद भएर भारतको सर्वोच्च स्थल संसदमा गएर नेपाली भाषालाई भारतको आठौँ संविधानमा भारतको संविधानमा आठौँ अनुसूचीमा गाभ्ने उहाँले ठुलो एउटा काम गरेर गएका छन् यसरी नै शिव कुमार राई उहाँ साहित्यकार हुनु हुन्छ र उहाँले धेरै धेरै साहित्यको सेवा गरेर थुप्रै कथा कविता जसमा धेरै धेरै मानिसहरूको निम्ति ज्ञान अनि भारतीय नेपाली साहित्यको झलकहरू हामी पाउने गर्दछौँ र शिव कुमार राईको अथक प्रयासले गर्दाखेरि साहित्यले नेपम भारतीय नेपाली साहित्यले एउटा विशिष्ट स्थान प्राप्त गरेको छ अगम सिंह गिरी पनि भनौँ भने हाम्रो दार्जिलिङ क्षेत्रको एक महान कवि हुनु हुन्छ उहाँले पनि कविता साहित्यमा धेरै योगदान पुर्याएका छन् सुरेन्द्र पोद्दार उहाँ एक शिक्षक हुनु हुन्छ र उहाँ आज नभए पनि उहाँको कमी हमेसा हामी महसुस गर्दछौँ कारण उहाँले पढाएको नानीहरू उहाँको जुन चाहिँ पढाउ पढाउने तरिका थियो त्यो त्यो एकदमै भिन्न भएकाले गर्दाखेरि सबैजनाले उहाँलाई एकदमै सम्मानको दृष्टिले हेर्दथे र उहाँले पढाएको नानीहरू आज विभिन्न क्षेत्रमा गएर सफल बनेका छन् र यसरी नै गंगा प्रसाद शर्मा उहाँले उहाँ ए उहाँ पेसागत ब्राह्मण हुनु हुन्छ र उहाँले पनि आफ्नो क्षेत्रमा कर्मठतापूर्वक धेरै वर्षदेखि लगभग चालिस वर्ष भन्दा बेसी देखि अम्बटे विभिन्न मठ मन्दिरहरूमा पूजापाठ गरेर यहाँको संस्कृतिलाई टेको पुर्याउने काम गरेका छन् र यसरी नै नाम लिनु पर्दा कुमार सुब्बा जो सङ्गीत क्षेत्रमा आफ्नो योगदान पुर्याएका छन् उहाँ एकदम एकदमै महानतम सङ्गीतकार अनि गायक हुनु हुन्थ्यो जसलाई यो दार्जिलिङ क्षेत्रमा उहाँले दार्जिलिङ भूमिले उहाँलाई जन्माएको थियो र यसरी नै अरुण अरुणा लामा नेपाली जगत्को स्वरकोकिला पनि उहाँलाई भनिने गरिन्छ र भवानी शर्मा जो कि अल इन्डिया रेडियोमा समाचार भन्नु हुन्थ्यो उहाँले पनि यसरी नै आफ्नो आफ्नो क्षेत्रमा विभिन्न क्षेत्रका मानिसहरूले आफ्नो आफ्नो योगदान पुर्याएर यस भूमिलाई सांस्कृतिक अनि समृद्ध बनाउने कार्य गरेका छन्